एकपल्ट म चाहिँ घुम्न नेउराको जङ्गल गएको थिएँ र त्यस जङ्गलमा चाहिँ साथीभाइहरूसँग गएको थिएँ र त्यस जङ्गलमा चाहिँ घुम्न जाँदा धेरै प्रकारको स सर सामानहरू देखेँ नेउराको पानी ल्याएको पाइपहरू त्यहाँको क्याम्पहरू र त्यस जग्गामा चाहिँ धेरै कुराको फुलहरू फुलेको गुँरासहरू फुलेको देखेँ र त्यस जग्गामा चाहिँ घनघोर अन्धकार जस्तो जग्गाहरू देखेँ र त्यस जग्गामा चाहिँ धेरै बस्नु मन लागेको जस्तो अनुभव भयो र एकान्त जग्गामा बसिँरादाखेरि चाहिँ एकखालको आवाजहरू सुनिन्थ्यो र त्यो चरा चुरूङ्गीको आवाजहरू सुनिन्थ्यो र धेरै प्रकारको चरा चुरूङ्गीको आवाजहरू सुन्दा चाहिँ त्यस जग्गामा बस्नु धेरै मन पर्यो र धेरै टाइमसम्म बिताउने इच्छाहरू भयो र त्यस जङ्गलमा घुम्न जानु चाहिँ सबै साथीभाइहरूले मन पराएर त्यस जङ्गलबाट घुमेर आउँदाखेरि चाहिँ धेरै मनमा पनि एक प्रकारको शान्ति आयो